मलाई मन पर्ने हाम्रो नेपाली भाषाको लेखक र कविहरू भनेको लक्ष्मीप्रसाद देवकोटा भयो उहाँलाई आँसु कवि पनि भनिन्छ भानुभक्त आचार्य हुनु भयो उहाँलाई आदिकवि पनि भनिन्छ अन्त मेरो यहाँ छेउमा गाउँमा समिरन बडा हुनु हुन्छ उहाँ पनि धेरै धेरै प्रसिद्ध कवि हो उनको कविताहरू अहिलेको नानीहरूको जुन त्यो पाठशालाको किताबहरू हुन्छ त्यो किताबहरूमा पनि लेखिएको छ अन्त उहाँहरूको धेरै अब योगदानहरू भन्दाखेरि यहाँ हाम्रो भानुभक्त आचार्यजीले रामायणलाई नेपालीमा अनुवाद गर्नु भएको थियो र त्यो नेपालीमा अनुवाद गरेकोले त्यो आधा काम गरेकोले गर्दाखेरि उहाँलाई आदिकवि भनेको अन्त यता आँसु कवि चाहिँ उहाँले चाहिँ लेखेको जति पनि उहाँको कविताहरू छ जति पनि उहाँको कहानीहरू छ त्यो कहानीहरू चाहिँ एउटा दुःख भरेको एउटा एउटा पीडा एउटा पीडाले भरिएको त्यस्तो कहानीहरू हुन्छ जुनले अब पढ्ने मान्छेको अब आँसु झार्ने गर्छ त्यसले गर्दा चाहिँ उहाँलाई आँसु कवि भनिन्छ खासमा चाहिँ अब उहाँहरूको कामहरू त मलाई मेन कामहरू त यति नै थाहा छ मुख्य कामहरू त अब आँसु कविको हाम्रो मुना मदन पनि खण्ड काव्य छ एकदम चलेको प्रसिद्ध त्यहीहरू नै छ